हेलो हजुर नमस्ते

हजुर हजुर

ए हुन्छ नि एकदमै राम्रो हो नि यो इनिसियटिभहरू लिएको त कि म मेरो टिममा सल्लाह गरेर तपाईँको यो नम्बर सेभ गरिराख्छु अन्त कति बेला भ्याउँछ हाम्रो टिमहरूले म त्यति बेला तपाईँलाई कन्ट्याक्ट गरेर कुन दिन राख्नु भनेर तपाईँहरूसँग पनि एकदम एकदमै अब मिटिङमा बसेर ए गर्छु नि डेट फिक्स गर्छु नि ल हुन्छ एकदमै राम्रो नि हजुर एकदमै राम्रो नि हजुर

हजुर हुन्छ हाम्रो अब टिमसँग सल्लाह गरेर आउँछौँ नि हामी हुन्छ हुन्छ हुन्छ हुन्छ म टिम मेरो टिमसँग इम्मिडियट मिटिङ गरेर म डेट फिक्स गर्छु नि हामी कति बेला चाहिँ आउन सक्छौँ भनेर

वेलकम